सुन्नुहोस् त यो तपाईँको दोकानबाट मैले यो कुर्ती लगेको है यो मलाई भएन र मैले यो फर्काएको थिएँ र तपाईँले त्यसको बद्ली अर्को दिन्छु भन्नुभएको थियो तर दिनु पनि भएन हो अनि त्यसको फर फर्काई पनि दिनुभएन अन्त मल मलाई चाहिँ अब त्यो सामानको बद्ली चाहिँ अब मलाई पैसै दिनु खै त तपाईँको स्टाफले ल्याइदिन्छु भन्यो त्यो पनि ल्याइदिनु भएन अब चाहिँ मेरो एकाउन्ट नम्बर दिँदैछु मलाई मेरो पैसा चाहिँ वापस गरिदिनु होस्